ए हजुर नमस्कार सर

म म यहाँ नानीको स्कुल मेरो स्कुल तपाईँको स्कुलमा मेरो नानी पढ्दैछ कि त्यसको लागि अलिकति दुईवटा कुरा सोध्नुको लागि र विशेष नानी मेरो अहिले क्लास फोरमा रनिङ क्लास फोरमा छ नानीले स्कुलमा के कस्तो प्रगति गऱ्यो होइन हजुर

हुन्छ नि सर अलिकति अब माने अलिकति ट्युसनतिर पनि ध्यान दिनुपर्ने जस्तो लाग्दैछ है

बात बाँकी अरू त सबै ठिकै छ होला बात बाँकी अरू कुराहरू अनि नानीको क्यारेक्टरबारे नानीको एटेन्डेन्सबारे कस्तो के छ भनेर नि हजुर अच्छा भनेपछि मैले चाहिँ मेरो हाम्रो प्यारेन्ट्सको काम रह्यो अलिकति नानीको ल्याङ्ग्वेजपट्टि चाहिँ अलिकति गाइड गर्नुपर्ने होइन हजुर हजुर हुन्छ गाइड गरिदिनुहोस् न सर

हजुर हुन्छ नि सर म उसलाई ट्युसन गराएर अलिकति ल्याङ्ग्वेजपट्टि अलिक कोसिस गर्छु बात बाँकी सबै ठिकै छ होइन सर हुन्छ ओके सर ओके थ्याङ्क यू सर